हेलो ए बहिनी कहाँबाट बोल्नु भएको ए मैले सुनेको थिएँ तपाईँले चाटहरू बनाउनु हुन्छ भनेर नि ए के के पाउ के केको चाट पाउँछ हजुर मलाई त्यो अम्बकको त्यो उयो हालेर त्यो तोरीको उयो हालेर बनाउँछ नि हजुर हजुर हौ त्यस्तो पाउँछ त्यो कसरी प्लेट हो

हजुर म पठाउँछु नि लिनुको लागि कि उयो चाहिँ हजुर झालमुरीहरूम् पाउँछ

ए तपाईँकोमा त्यो मसिनो चाना उमारेर बनाउँछ नि त्यस्तो नि पाउँछ हजुर त्यो चाहिँ कसरी हो हजुर मलाई त्यो चाना उमारेको त्यो चाट र त्यो अम्बकको बनाएर पठाइदिनुहोस् न म पठाउँछु नि यहाँबाट ल तपाईँको होम डेलिभरी त हुँदैन नि होम डेलिभरी नि हुन्छ हजुर ए हजुर हजुर म होइन म कसैलाई लिनु पठाउँछु नि ल ए हजुर एक्सट्रा चार्ज चाहिँ कति दिनुपर्छ एक्सट्रा चार्ज चाहिँ उइस पनि बनाउँछ नि चाट त्यसको नि बनिन्छ होला के रे बोयल आलु र काँक्राको बनाउँछ नि हेर्नुपर्छ हजुर मलाई फुल फुल तिन प्लेट चाहिँ त्यो उयो गर्दिनुहोस् न ल तिनटा एउटा चानाको एउटा उयो यो काँक्रा र आलुको अन्त अर्को मैले के भने अम्बकको ए हुन्छ हुन्छ हुन्छ